हामीलाई बत्ती जाँदा पुरा असुबिस्ता हुन्छ कोही बेला र बेलुका खाना खाँदा खाँदै बत्ती जान्छ यतातिर पुरा रुखपातहरू बेसी छ हाँगाहरू भाँच्चिएर बत्ती डिस्टर्ब हुन्छ अन्त कोही बेला पुरा दबाईहरू खानु पनि असुबिस्ता हुन्छ अँध्यारो भएकोले खाना खानु नि असुबिस्ता हुन्छ हामीलाई पुरा डिस्टर्ब हुन्छ बत्ती गएकोले विशेष गरी बर्खा मासमा हामीलाई असुबिस्ता हुन्छ एक दिन दुई दिन धेरै दिनसम्म बत्ती गएकोले असुबिस्ता हुन्छ फोन चार्जहरू गर्नु पाउँदैनौँ हामी टिभीहरू हेर्नु पाउँदैनौँ फोन फोन गर्नु नपाएर डिस्टर्ब हुन्छ हामीलाई असुबिस्ता हुन्छ छोरा छोरीहरू बाहिर हुन्छ दिनमा एक खेप पनि हामी फोन गर्नु पाउँदैनौँ बत्ती डिस्टर्ब भएकोले बेलुका बत्ती जाँदा नानीहरूले होम वर्क गर्नु पाउँदैन डिस्ट् बत्ती नभएर पढाइमा डिस्टर्ब भइराखेको हुन्छ बत्ती नहुँदा साह्रै हामीलाई असुबिस्ता हुन्छ